मेरो आधारमा चाहिँ अनलाइन डान्स जुन चाहिँ ट्युटोरियल हुन्छ त्यसले हरेक प्रत्येक घरमा एउटा एउटा डान्सर क्रिएट गर्नु धेरै धेरै सहायता गरेको छन् किनभने यस्तो यस्तो पनि ठाउँ छ जहाँ परिवार छन् जहाँ डान्सहरूको लागि धेरै महत्त्व दिँदैनन् र तिनीहरूलाई डान्स क्लास जानु तिनीहरूलाई घरबाट दिँदैनन् त्यो कारणले जब अनलाइन ट्युटोरियलहरू दिनुथाले सबैजना आफ्नै घरमा सिक्नुसक्छन् र आजको दिनमा प्रत्येक घरबाट एउटा डान्सर चाहिँ हुन्छ नै हुन्छन् र डान्सको करियर ढिले धेरै अहिले हेऱ्योभने विशेष रूपमा ठुलो मन्चमा आइसकेको छ अनलाइन होस् अफलाइन होस् होइन त त्यही हो एउटा करियर प्यासन प्यासन पहिले प्यासन लेभेलमा गर्थ्यो पहिले करियर जस्तो करियर बनाउने आफ्नो भनेर त्यति साह्रो प्रभाव दिँदै थिएनन् तर अहिले चाहिँ हामी डान्सिङ गरेर पनि हाम्रो आफ्नो करियर सेट गर्नसक्ने छु मेरो लागि चाहिँ यही नै हो यस्तै चाहिँ लाग्छ मलाई कि यो अनलाइन ट्युटोरियलले धेरै धेरै मदत गरेको छ